हलो तपाईँ लेनोभो कम्पनीबाट बोल्नु भएको के भन्छ मेरो दिदीले चाहिँ तपाईँहरूको स्टोरबाट ल्यापटप किनेर मलाई गिफ्ट गर्नुभएको थियो र त्यो ल्यापटप चाहिँ मलाई धेरै मन पऱ्यो र मलाई धेरै चाख लाग्यो भनेर चाहिँ तपाईँलाई फोन तपाईँहरूलाई मैले फोन गरेको